मैले एमाजोन अनलाइन सपिङ साइटबाट जिन्स प्यान्ट मगाएको थिएँ त्यो जिन्स प्यान्ट चाहिँ मलाई खासै राम्रो लागेन त्यसको जस्तो सोचेको थिएँ मैले त्योखालको थिएन त्यो जिन्स प्यान्ट त्यसको कलर पनि एकदम त्यसको कलरको क्वालिटी पनि एकदम बत्तर घिनलाग्दो त्यो एक दुईदिन लाउँदैमा गइहाल्ने खालको थियो त्यसको

साइज पनि राम्रो थिएन अलिक मेरो लागि मैले जस्तो अर्डर गरेको थिएँ जुन साइजको अर्डर गरेको थिएँ त्योभन्दा एकदमै ठुलो थियो त्यो मलाई त्यो जिन्स प्यान्ट चाहिँ अलिक मन परेन